होइन मैले युएफओ त कहिले देखेको छुइनँ तर मलाई लाग्छ कि यो संसारमा एलियन्सहरू र अन्य ग्रहहरूमा जीवन छ भन्नेबारेमा मलाई कस्तो लाग्छ भन्दा एलियन्सहरू चाहिँ हुन्छ यति चाहिँ मलाई विश्वास छ कि एलियन्सहरू हुन्छ का कारण अहिले भर्खर मात्रै यहाँ जापान कि एकजना कन्ट्रीको एकजना साइन्टिस्ट हुनुहुन्छ उनले दुईजना एलियन्सको जुन चाहिँ बडी छ उलाई देखाएको छ र हामीले योबाट हामीले चाल पाउन सकिन्छ कि एलियन्स एलियन्स रियलमा एक्जिस्ट गर्छ भनेर र अरू ग्रहतिर अब हाम्रो साइन्टिसहरूले पत्तो लाउँदैछ जीवनहरू छ कि छैन भनेर र मलाई जहाँसम्म लाग्छ पृथ्वीमा मात्रै जीवन छ र अरू ग्रहहरूतिर पनि हुनुसक्छ किनभने यो अफ्फुजित भन्छ जस्तै दुनियाँहरू त यस्तो निकै छ नि ग्यालेक्सीहरू निकै छ सो मलाई लाग्छ कि हजुर अरू ग्रहतिर पनि हुन्छ